हेलो ए यो प्रबिना गार्डनिङ हाउस हो ए म यता सिटोङबाट फोन गरेको थिएँ कि तपाईँलाई तपाईँकोमा कति कति इन्डोर प्लान्टहरू छ होला भनेर सोध्नुलाई फोन गरेको नि ए भित्र राख्दाखेरि कुन चाहिँ राम्रो हुन्छ होला हौ बहिनी यो इन्डोर प्लान्टमा एकदमै राम्रो चाहिँ ए हजुर मेरो चाहिँ होमस्टे हो कि खास गरी मेरो घरमा सात आठवटा रुम छ होमस्टे प्रत्येक रुममा दुई दुईवटा इन्डोर प्लान्ट राखौँ भन्ने सोचेको छु रुमभित्र राख्दा हुन्छ होला यो प्लान्टहरूलाई ए हजुर हजुर हजुर अनि बाहिर गार्डनहरूको लागि चाहिँ कस्तो कस्तो छ धुप्पीको बोटहरू कति कतिवटा छ हौ तपाईँकोमा धुप्पीको बोटहरू कस्तो कस्तो छ तपाईँकोमा ए हजुर त्यही त गार्डनमा मैले बिस पच्चिसवटा चाहिँ मलाई धुप्पीको बोट चाहिएको थियो कि वरिपरि फेन्सिङको वरिपरि लगाउनुको लागि अलिक ठुलठुलै साइजको छ बहिनी ए कस्तो प्राइसहरू के कसो होला हौ यसको ए धुप्पीको प्राइसहरू चाहिँ कति कति छ ए हजुर हजुर अनि इन्डोर प्लान्टहरूको चाहिँ कसो गरेर गर्नुहुन्छ बहिनी ए मलाई त तर धेरै मात्रामा चाहिएको पन्ध्र बिसवटा बोट चाहिएको हजुर अनि तपाईँकोमा त्यो मन्सटेरा भन्ने प्लान्ट चाहिँ छ बहिनी त्यसको प्राइस कति होला हौ अहिले ए हजुर हुजर अलिकति मिलाइदिनुभयो भने चाहिँ मलाई पाँचवटा जस्तो मन्सटेरा चाहिँ चाहिएको थियो यो चाहिँ मेरो आफ्नै घरको लागि हजुर भनेपछि कसरी आउँदा हुन्छ बहिनी त्यहाँ गाडीहरू राख्ने सुविधाहरू छ गाडी लिएरै आउँछु हामी त ए भनेपछि तपाईँले अलिकति प्राइजहरू मिलाइदिनुभयो भने त मेरो यसो लोगेर रिलेटिभ्सहरूलाई पनि देखाएपछि त उनीहरूले पनि किन्छु भनेर भन्दै थियो राम्रो रहेछ भने चाहिँ प्राइसहरू रिजनेबल भयो भने चाहिँ सो प्राइजहरू चाहिँ मिलाइदिनुहोस् न हजुर हजुर ए हुन्छ बहिनी हुन्छ भनेपछि म भोलि आउँदा हुन्छ होला हुन्छ भनेपछि म तिन बजी उता आउँछु है त बहिनी भोलि ए हुन्छ बहिनी हुन्छ धन्यवाद बहिनी